पहिलाको मान्छेले हामीहरूले नै पहिला गोरु जोत्थ्यौँ धेरै धेरै खेती हुन्थ्यो त्यति बेला गोरु जोतेर कोदो मकै धान फापर यस्तो साग सब्जीहरू फलफुलहरू लगा लगाउँथ्यौँ पढालेखा थिएन त्यति बेला कम्ती थियो अनि त्यही उब्जनी गरेर पहिला चाहिँ हामी त्यहीँ खेतीमै हाम्रो जीवन बितेको थियो किनभने गोरु जोत्यो त्यसलाई पाक्छ काट्यो फेरि अर्को फसल लगायो फेरि त्यो निकाल्यो फेरि अर्को फसल लगायो त्यसो गरेर गर्थ्यौँ अनि अब बगानमा पनि अब अहिले बगान खेती अहिले गर्नु धेरै मान्छेले छोडे गोरु जोत्नु छोडे अहिले ट्र्याक्टरले खेती गर्छ हुनेको पनि नहुनेको छँदै छैन अनि अहिले बगानमा काम गर्ने पहिले हाम्रो पालामा हामीले ब्रिटिसको पालामा काम गरेको हौँ त्यति बेला ब्रिटिसको पालोमा काम गर्नु साह्रो थियो तलब पनि कम्ती थियो खाना पनि यस्तो राम्रो चामलहरू पनि हामीले पाइँदैनथ्यो त्यतिबेला हामीले दुखै गरेर ब्रिटिसको पालोमा हामीले काम गऱ्यौँ भारत स्वतन्त्र भएपछि चाहिँ हाम्रो राम्रो भयो अनि हामीले राम्रो भयो अब अहिले बगानमा लेखापढी भए बाठो भए धेरै बाहिर जाने पनि भए नानीहरू अनि बगानको काम गर्नु गाह्रो मान्छन् तलब तनखा कम्ती छ रासिनपानी राम्रो छैन अस्पताल एउटा गतिलो छैन यहाँ धनी मान्छेले पो भारा पिटेर टाढा टाढा अस्पताल जान्छ गरिबदुखीले त यो अस्तपताल छैन भनेर भारा पिटेर जानु सक्दैनन् सबै त धनी छैनन् कोही त गरिब पनि छन् अस्पताल हाम्रो राम्रै छैन यहाँ अनि बगानमा अहिले बगान साह्रो राम्रो उहिले हाम्रो पालामा जस्तो बगान पनि अहिले चलेको छैन मालिकहरूले राम्रो चलाएको छैन उहिले त काम पनि साह्रो मागेको कुरो पनि पाइन्थ्यो घर बनाइदिन्थे साहेबहरले बस्ने अस्पतालहरू थियो हामी हामीलाई खुप् राम्रो थियो अब अहिले त्यस्तो छैन घर भत्कियो भने साहेब आएर बनाइदिँदैन आफूले बनाउनुपर्छ अब तर भए पनि अब चलिरहेको छ दुखसुख जस्तो भए पनि चलिरहेको छ अब आउने पिढीहरूले चाहिँ बगानमा काम गर्दैनन् पुग्दैन उनीहरूलाई त्यो पैसाले अनि काम पनि साह्रो लाउँछ कुरा बुझ् कुरा बुझ्दैन अहिलेकोले अनि अब पढ्नु कसले बगानमा काम गर्छ कसले पत्ती टिप्छ जान्छन् नि बिचाराहरू बाहिर कमाउनु पुग्दैन यो बगानको कामले नानी पढाउनु कि घरको खर्च गर्नु खानु अनि पुग्दैन अनि बाहिर जान्छन् अब कोनी यो बगान पनि बन्द हुन्छ कि चल्छ त्यो हामी त्यो हामीलाई थाहा छैन